ए भाइ दोकान खुल्लै छ ए मासु चाहिएको थियो हौ अलिक कि अहिले तपाईँले कहाँबाट ल्याउनुहुँदैछ हौ पोल्ट्री सिलगढीको कि यताकै लोकल अन्त रेटहरू कस्तो छ अलग अलग छ कि लौ यताबाट लोकल पोल्ट्रीको साह्रै दाम बेसी मासु त यताकै राम्रो हुन्छ नि त मिठो पनि हुन्छ मलाई अलिक धेरै चाहिएको थियो भाइ पन्ध्र बिस केजी जस्तो चाहिएको थियो कि आजै चाहिएको नि लानु त म तिन बजीतिर आउँछु लोकलै लोकल बनाइदिनु नि भाइ सिलगढी एउटा पनि नमिसाइदिनु है कि अन्त त्यहाँदेखि यसो गरिदिनु नि भाइ त्यसको त्यो खुट्टा टाउकोहरू चाहिँ निकालिदिनु होइन खुट्टाको पन्जा र टाउको मात्रै निकालिदिनु अन्त भित्रको चाहिँ त्यो झाते कलेजोहरू चाहिँ मुटुहरू अलगै राखिदिनु अन्त त्यहाँदेखिको आन्द्रा हुन्छ नि त्यो आन्द्रा चाहिँ अब सफा नगरी भाइहरूलाई सफा गर्न प्रब्लम हुन्छ होला सफा नगरी एउटा प्लासटिकमा हालेर सबैको जति म ल्याउँछु नि जति केजी त्यतिकै मलाई आन्द्रा चाहिँ त्यसरी राखिदिनु नि म त्यो घरमा ल्याएर सफा गरेर नि यहाँ कुकुर बिरालो छ कि त तिनीहरूलाई पकाएर दिन्छु तिन चार दिन भए पनि हुन्छ नि होइन अन्त मासु चाहिँ पिस नगरिदिनु भाइ ल अँ डल्लै राखिदिनु किनभने मेरो उयो छ हौ घरमा नानीको बर्थडे गर्ने कि अनि त्यसको साथीहरू आउँछ अरे अन्त कतिजनाले अब पोलेको मासु कहिले खाएको छैन अरे बजारको केटाकेटीहरू अन्त डल्लो डल्लै त्यो रडमा हालेर पोलेर बनाइदिनु पर्यो कति चाहिँ अन्त पकाउने चाहिँ अब म आफै यहाँ घरमा दाजुले पनि गरिहाल्छ नि गर्नु त अँ चिकन मात्रै लान्छु भाइ कहाँ दुई दुईवटा त सक्ने अबुइ अन्त बस्तीको कुखराहरू बस्तीको कुखरा पनि म त त्यत्रो धेरै ल्याउँछु भाइ म त सिलगढीकै रेटमा दिनु न त हौ सिलगढीबाट अहिले त दुई सौ बिसमा पाउँदैछ है एक केजी मलाई त्यो नि दुई सौ बिसमा दिनु न त म अब पन्ध्र बिस केजी चाहिँ राखिदिनु नि मलाई बिस केजी चाहिँ ल हुन्छ त्यसो भनेदेखि म भरै एकजना मान्छे लिएर आउँछु कि अन्त एउटा चामलको बोरा लिएर आउनु पर्यो हौ हालेर लिएर सजिलो हुन्छ नि है ल भाइ सफा गरिदिनु है भुत्लाहरू चाहिँ एउटा नबसोस् है ल त्यसको जिउमा हुन्छ भाइ